हेलो सु सुजाता बहिनीको दोकान हो यो ए तपाईँको दोकानमा यो दसैँको लागि केही लुगाहरू आएको छ नयाँ लुगाहरू सानो सानो नानीहरूको लागि अब अलिकति ठुलो केटाहरूको लागि पनि केटीहरूको लागि पनि लुगा चाहिएको छ कि नानीहरूको जामाहरू पनि छ ए कलरहरू पनि राम्रो राम्रै होला छोरी मान्छेको लागि चाहिएको ना नातिनीको लागि चाहिएको राम्रो राम्रो जामाहरू हजुर कलरहरू कस्तो कस्तोमा छ कलरहरू हजुर हजुर ए अनि साडीहरू पनि राख्नुहुन्छ तपाईँले ए नानीहरूको जामा कटन साडीहरू ए ए हजुर तपाईँले सामानहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ ए नेपालबाटै ल्याएर लुगाहरू नानीहरूको जामाहरू पनि राख्नुभएको छ राम्रो राम्रो कलरहरूमा छ सर्ट प्यान्टहरू पनि राख्नुहुन्छ

जिन्सहरू सबै राख्नुहुन्छ ए त्यही त मलाई पूजाको लागि नानीहरूको लागि लुगा चाहिएको थियो त अनि अब यो सेप्टेम्बर अक्टोबरभित्रमा अब यो अक्टोबर त लास्ट लास्टमा पूजा छ अनि फर्स्ट फर्स्टमै अब यो भयो भने चाहिँ म एक दुई दिनभित्रमै आएर तपाईँकोमा लुगा हेरौँ भनेर सोचिरहेको थिएँ नि त नानीको जामाहरू चाहिएको छ हो जुत्ताहरू त राख्नु हुँदैन होला तपाईँ जुत्ताहरू त राख्नु हुँदैन होला नानीहरूको हजुर होइन नानीहरूको लागि सानो सानो पाँच छ वर्षको नानीहरूको लागि पम्सुहरू चाहिएको थियो ए हजुर हजुर अन्त प्राइजहरू चाहिँ कति कति छ हौ त्यो जामाहरू

ए हजुर हजुर हुन्छ बहिनी म त त्यसो भए भोलितिर आएर तपाईँको दोकानमा हेर्छु नि त नानीको लुगाहरू हो अरू स साडीहरू पनि ल हुन्छ बहिनी हुन्छ हुन्छ राखेँ हुन्छ